मेरो खाने कुराको हिस्साको रूपमा कुरा गर्नु पर्दा विशेष खाद्य व्यन्जनहरू हुन् दाल भात सब्जी मासुका परिकारहरू चामलका खिर हलुवा अचारहरू हाम्रो जातीय खानेकुरा सिन्की गुन्द्रुक किनेमा छेना अथवा छुर्पीबाट बनिएका परिकारहरू हुन् मासुका परिकार बनउँदा म मसालाको अलिक बेसी प्रयोग गर्छु खिर बनाउँदा दुध चिनी नरिवल बदमको प्रयोग बेसी मात्रामा गर्छु